जीवनमा मैले एउटा पाठ सिकेको चाहिँ यो चाहिँ प्रेम भन्ने क्या प्रेम शब्द साँच्ची नै एउटा यस्तो एउटा जटिल एउटा यो चाहिँ एउटा कस्तो भने नि एउटा यस्तो शब्द छ तर यो शब्दले यो प्रेमले मानिसलाई यस्तो जीवनमा आफ्नो एउटा एफेर पर्छ जीवनको परिवर्तन ल्याउँछ त्यो चाहिँ मैले क्या यो प्रेम भने सिकेको छु र पछि पछि त मैले नि यो प्रेम चाहिँ अहँ गर्नु हुँदैन रहेछ प्रेम चाहिँ गर्नु हुँदैन रहेछ भनेर चाहिँ म त प्रेम गर्नुलाई पनि हेट गर्थेँ क्या किनभने भगवान्हरूले भन्थे नि गड इज लभ अथवा हामीले चाहिँ नि अरूलाई सबलाई र के हरे प्रेम गर्नुपर्छ भने साँच्ची नै यो प्रेम चाहिँ अरू होइन भगवान् रहेछ किनभने हामी एउटा नराम्रो चिजलाई जब प्रेम गर्छौँ नि त्यो चिज कस्तो राम्रो भएर जान्छ अब राम्रो चिजलाई हामीले त्यो प्रेम घृणा गऱ्यो भने त्यही चिज फेरि कस्तो नराम्रो भएर जान्छ र मैले चाहिँ एकदमै यो सब कुराबाट प्रेम गर्नुपर्दो रहेछ भनेर मैले चाहिँ सिकेको छु र मैले चाहिँ प्रेम नि एउटा भगवान् रहेछ यो र यो चाहिँ प्रेम चाहिँ एउडा सही ठिक प्रकारले हामीले मात्रै यसलाई प्रयोग गर्नु ल्याउनुपर्छ जोसुकैलाई हामीले तपाईँले प्रेम गर्नु चाहिँ यो प्रेम चाहिँ क्या दिल्लगी होइन भनेर चाहिँ कति यस्तो ठुलो पाठ सिकेको छु